ज जसले मोबाइल फोन चलाउने अथवा प्रयोग गर्ने गर्छ उहाँहरूले अनिवार्य रूपमा मोबाइलको चार्जर किन्न अति नै जरुरी पर्छ मोबाइल चार्जर किन्दा राम्रो कम्पनीले बनाएको मोबाइल सहित चार्जर किन्नपर्छ स्यामसङ भिभो रेडमी आइफोन ब्रान्डेड कम्पनीबाट बनेका मोबाइलका चार्जरहरू अति नै राम्रो चार्जरहरू हुन् यी कमम्पनीले बनाएको मोबाइल चार्जर धेरै राम्रो हुने गर्छ यी कम्पनीका चार्जरहरूले मोबाइल चार्ज गर गरे ब्याट्री राम्रो चार्ज हुने गर्छ ब्याट्री लामो समयसम्म काम गर्ने गर्छ अहिले बजारमा डुप्लिकेट मोबाइल चार्जरहरू पनि ब्रिकी भइरहेको छ ती डुप्लिकेट मोबाइल चार्जरले मोबाइल चार्ज गर्नु हुँदैन यस्तै चार्जरहरूले मोबाइल चार्ज गरे मोबाइल बिग्रिने सम्भावना धेरै भएको छ मैले एकचोटि डुप्लिकेट कम्पनीबाट बनाएको चार्जर किनेको थिएँ तर त्यो चार्जरले मेरो मोबाइल चार्ज गर्दा मोबाइल नै बिग्रियो यसरी तपाईँहरूलाई पनि यही सुझाउ दिन चाहन्छु कि डुप्लिकेट चार्जरले फोन चार्ज नगर्नुहोस्